अब हाम्रो जिल्ला दार्जिलिङमा मुख्य खेती भनेको अहिले चिया उत्पादन हो र अदुवा अब सुन्तला त प्रायः मरेर गयो त्यो रोग लागेर र पहिला त अब सुन्तला पनि एकदमै ज्यादा रूपमै यहाँबाट निक निस्किन्थ्यो र त्यो सुन्तलाको बोटहरू मरेर गएर अहिले सुन्तला छैन र कोदो धान अलिअलि कतिजना घरले रोप्छ र प्रायः प्रायः खेती चाहिँ अदुवा कुच्चो र अलिअलि सब्जीमा आलु साग मटर यसरी रोपिन्छ अरू त प्रायः रोप्न पनि छोड्यो मान्छेले अहिले काम गर्ने धन्दामा मान्छेहरू लाग्नै छोड्यो सब किनेर खानेमा मात्रै र त्यसले गर्दा चाहिँ मुख्य ऊ चाहिँ हो उत्पादन चाहिँ हो चिया खेती